हाम्रो गाउँमा अचारको व्यवसाय सुरु गर्न सकिन्छ किन भन्दाखेरि हाम्रो गाउँमा जुनै पनि अचारको व्यवसाय गर्नुलाई एउटा जग्गा छ जस्तो कि अब हामी सपोज एउटा मासुको व्य मासुको अचारको व्यवसाय गर्ने सोच्यौँ भने हाम्रो यहाँ सबैकुरोको यहाँ के भन्छ एनिमल हस्बेन्ड्री त हाम्रो यहाँ पशुपालन त गर्छै गर्छ र मासु पनि बेचिन्छ त्यो मासुलाई हामी सुकाएर मजाले गरेर त्यो मासु मजाले राम्रो अमाउन्टमा किन्यो त हामीले सुकाएर मजाले बनाएछ भने हामी त्यो अचारको बिजिनेस हामी गर्नु सकिन्छ अन्त यता बयरहरू पनि हाम्रो याँ बयरको खेती पनि हुन्छ त्यो खेतीबाट हामीले बयरहेरू किनेर हामीले त्यो बयरको अचारहरू पनि बनाउनु सकिन्छ किन भन्दाखेरि हाम्रो यो गाउँमा यो अचारहरूको निकै नै क्रेजीहरू छ निकै नै अब जान अचारहरू सबैले नै मन पराउँछ त्यो अचार बनाएर हामीले बेच्नु सकिन्छ त्यो अचारलाई हामीले किनेर यहाँ बनाएर मेनुफ्याक्चर गरेर मजाले टिकाउ बनाएर राखेर यीनीहरूलाई हामीले एकपल्ट प्रडक्ट हामीले बेचेछ भने पहिला सानोदेखि यहाँ गाउँमा कम्ती एमाउन्टमा बनाएर बेच्नु थालेर हामी ठुल्ठुलो जग्गा बाहिर बाहिर पनि एक्सपोर्ट गर्नु सकिन्छ त्यो अचारको बिजिनेस गर्ने हाम्रो यहाँ गाउँमा स्कोप छ त्यो अचार अचार भन्दाखेरि अब अचार मात्रै होइन निकै किसिमको हामी यहाँ बिजिनेस गर्नु सकिन्छ जसले अब एनिमल हस्बेन्ड्री त हाम्रो गाउँमा गरिन्छ गरिन्छ त्यो बिजिनेस चाहिँ मैले गर्नु परेको भए छे म चाहिँ यहाँ दुधहरू जति पनि छ गाउँ बजारतिर त्यो किनेर निकै किनेर त्यसलाई म ऊ यो बनाउँथ्यो पनिरहरू बनाउँथ्यो डाइरी प्रडक्टहरू अझ यहाँ त दुध मात्रै बेचिन्छ हाम्रो गाउँमा त्यसलाई म डाइरी प्रडक्टहरू बनाउँथ्यो अँ दुध भयो ए दुधलाई दही बनाएर दही पनि बेच्थेँ म अन्त पनिरहरू बनाएर पनिरहरू बेच्थेँ निकै कुरो हुनु सक्छ यहाँ त्यलाई अपग्रेड गरेर हामी गाउँ गाउँमा पहिला एउटा सानो सानो कटेज इन्डस्ट्री सानो कटेज इन्डस्ट्री जस्तोबाट हामी ठुलो एक्सपान्ड गर्नु सक्थ्यो यो बिजिनेसलाई हामी अचारको बिजिनेस चाहिँ अब किन भन्दाखेरि अचार हाम्रो गाउँमा निकै अचारहरू सबैजनाले मन पराउँछन् सबैजनाले अब गाउँमा हुन्छ यस्तो गरम हुन्छ सबैजना यताउति गएर काम गरेर खाना रुच्दैन त्यो खाना रुचाउनुलाई अचार छ भने सानो मासुको अचारै भए पनि त्यो बयरको अचार केको अचारहरू छ भने त्यसलाई खाएर त्योसँग खानाहरू मजाले रुचाउनु सकिन्छ त्यहाँदेखिन् अचारको बिजिनेसको लागि चाहिँ धेरै स्कोप छ हाम्रो गाउँमा